मैले बुन्नु र सिलाई चाहिँ सिकाउनुभन्दा पनि सिक्ने गरेको छु सिक्नेबाट सिक्दाखेरि पनि अब के अरे तनाउहरू स्ट्रेसहरू हुन्छ यसमा सिक्दाखेरि पनि यसमा हिसाबहरू हुन्छ जस्तै कपडाहरू सिलाउनुपर्दाखेरि नापहरू लिनु नापहरू लिँदाखेरि त्यो अब मुढे बल त्यस्तो गरेर पनि हुँदैन मान् मानिसको आफ्नो आफ्नो किसिमको फिगर जिउडाल हुने हुनाले एउटै के अरे नापको एउटै डिजाइनको लुगा पनि त्यो हुँदैन जिउअनुसारको डिजाइन गर्नु सक्नुपर्ने हुन्छ अनि लुगा सिलाउँदाखेरि धेरै याद गर्नु भनेको अब हामीलाई इन्चको मिटरको हिसाबहरू र त्यसमा टक टक छुट्ट्याउनु कति काट्ने होइन लुगाहरू बँचाएर सिलाउनुपर्ने यस्तो थुप्रै च्यालेन्जिङहरू हुन्छ सिक्दाखेरिको त्यही अविस्मरणीय भनेको हेर्दाखेरि अब सजिलो लागे पनि सजिलो देखे पनि फिजिकल्ली पनि यसमा चाहिँ अलिकति मेन्टल्ली पनि तनाउ हुने र थाक्ने पनि कुरा आउँछ अब जस्तै खुट्टाहरू चलाउँदाखेरि त्यो पाइडल हान्नुपर्ने हुन्छ मसिनहरू चलाउँदाखेरि त्यो इलेक्ट्रिक मसिन नभएर त्यो अर्को पाइडल हान्ने मिसिनहरू गर्दा त खुट्टाहरू पनि सुन्निन्छ होइन अब त्यो कन्सन्ट्रेट पुरा लगाएर गर्नुपर्ने हुन्छ नभए हातहरूमा सियोले लाग्छ अन्त मैले चाहिँ अब सिकेको पनि छु सिकाउने पनि गर्छु अब जस्तै घरको सानोतिनो सरसामानहरू बनाउनु पलङ च्यादरहरू भयो टेबल क्लथहरू कुसन पिल्लो कभरहरू हल्काफुल्का लुगाफाटाहरू पनि भयो अन्त यसमा चाहिँ पुरानो चिजहरूलाई रिसाइकल गर्नु चाहिँ मलाई एकदमै राम्रो लाग्छ जस्तै हामीले अब उयो चाहिँ वेस्ट भनेर फ्याँकिराखेको हुन्छौँ कतिपय सरसामानहरू लुगाफाटाहरूलाई त्यसलाई हामीले नयाँ गर्नुसक्छौँ थ्रिफ्टमा पनि हामीले किनेर ल्याएर फेरि त्यसलाई नयाँ कटिङ गरेर त्यो अब मरिसकेको चिजलाई एउटा हामीले नयाँ अब जन्म दिएको जस्तो पनि हुन्छ होइन अनि यसबाट हामीले रोजगार पनि सेल्फ एम्प्लयमेन्ट पनि हामीले सृजना गर्नुसक्छौँ अहिले त अब त्यसै पनि बेकारी समस्याहरू हाम्रो पढेलेखेको दिदीबहिनीहरू युवाहरू कत्ति बाहिर गइरहेको हुन्छ काम गर्नु काम नपाएर होइन यसमा हामीले टेलरिङ कटिङ निटिङहरू गरेर हामीले आफ्नो उपयोगी सामानहरू आवश्यकताहरूलाई पनि हामीले फुलफिल गर्नसक्छौँ यसरी नै हामीले अब पुरानो कपडाहरूलाई हामीले रा फाटेकोटुटेकोहरू जति काटेर फ्याँकेर फेरि त्यसबाट रहल त्यो चिजहरूबाट रिसाइकल गरेर हामीले थुप्रो कुराहरू बनाउनसक्छौँ टुक्रा लुगाहरूलाई पनि सफा गरेर हामीले त्यसलाई सिरानीहरू कुसनहरू सोफाहरू गद्दाहरू बनाएर पनि हामीले चलाउनसक्छौँ हामी आफू मात्रैै नभएर हामीले समाजमा अब कसै नभएकोहरूलाई पनि हामीले त्यसलाई नयाँ एउटा रूप दिएर जीवन नै भनौँ न त्यसको एउटा स्वरूप दिएर हामीले त्यसलाई दान गर्न पनि सक्छौँ त्यसो गर्दाखेरि पनि हामीले त्य त्यसबाट हामीलाई धेरै फाइदा हुन्छ हामीले प्रकृतिलाई बँचाउनसक्छौँ फेरि भएन सेल्फ इम्प्लयमेन्ट सृजना गर्नसक्छौँ अब एउटा राम्रोसँगको जिउमा लगाउने लुगा कुर्ता पाइजामै केटीहरूको बनाउनपऱ्यो भने पाँच सौ रुपियाँभन्दा माथि हामीले तिर्नुपर्छ यस्तो महँगाइमा हामीले त्यहाँनिर अब सिलाउने कामहरू गऱ्यौँ अलिकति हामीलाई उयो मात्रै बस्यो भने पनि हामीले आफ्नो जीवन पनि गुजारा गर्नुसक्छौँ हामीलाई यो निटिङबाट सिलाउनुबाट पनि अब धेरै फाइदा हुन्छ अहिले त अनलाइन पनि पुरा सिकाइरहेको हुन्छ त्यहाँबाट पनि हामीले सिक्नसक्छौँ हामी आफैले पनि सिकाउनसक्छौँ र हामीले सेल्फ एम्प्लयमेन्ट सृजना पनि गर्नसक्छौँ बेकारी समस्याको समाधान पनि हुन्छ हामीले पर्यावरणलाई पनि हामीले दूषित पार्नुदेखि पनि हामीले बँचाउनुसक्छौँ पुरानो चिजबिजलाई हामीले रिसाइकल गऱ्यौँ भने त्यो चिजबिजहरू फेरि फ्याक्ट्रीमा प्रडक्सन नयाँ उयोहरू हुँदैन होइन उत्पादन हुँदैन त्यसले गर्दाखेरि हामीले सेल्फ उयसलाई बढाउनसक्छौँ सेल्फ लाइफ बढाउनसक्छौँ कुनै पनि चिजको अन्त यहाँ हामी सबैले घरमा प्रत्येकले घरको परिवारमा चाहिँ हामीले आफ्नो आवश्यकताअनुसार सानोतिनो सिलाईबुनाईको काम चाहिँ जानेकै छ भने एकदमै राम्रो हुन्छ यो चाहिँ अब हेर्दाखेरि सानो जस्तो देखिए पनि यसले चाहिँ समाज अघि बढ्नु सेल्फ इम्प्लयमेन्ट भनिहालेँ मैले होइन त्यसको लागि ठुलो योगदान पुऱ्याइरहेको हुन्छ र मलाई चाहिँ यो एकदमै मनपर्छ मैले सिकेको पनि छु सिकाउँछु सिक्नुचाहनेलाई सिकाउन पनि सक्छु अब त्यस्तो एकदमै अविस्मरणीय त्यस्तो कुनै त्यस्तो मजाको भन्ने खालको कहानी त इन्सिडेन्ट त छैन मसित यो कुराहरू चाहिँ युवाहरूमा अहिलेको नयाँ स्टुडेन्ट भाइबहिनीहरूमा पनि बुझेर भाइबहिनीहरूले पनि गरिदियो भने चाहिँ एकदमै राम्रो हुनेथियो भन्ने चाहिँ मलाई लाग्छ